दाजु मैले तपाईँको गाडी मँगाएको थिएँ नि सिलगढी जानुको लागि तपाईँले मैले तपाईँलाई टाइम दिएको थिएँ नौ बजी चाहिँ यहाँबाट हिँड्नु पर्छ भनेर यहीँ घरमै नौ बजिसक्यो तपाईँले तपाईँको गाडी चाहिँ म क्यान्सल गर्दिन्छु अर्को गाडी मगाउँछु